हजुर म तपाईँको पेसेन्ट निरज मुखिया बोलेको नि हजुर हजुर हजुर अस्ति लेखाएको थिएँ कि तपाईँले दबाईहरू पनि दिनु भएको थियो हो अन्त त्यो तपाईँले स्क्यानिङहरू पनि गराउनु भएको थियो र तपाईँले आजको दिनमा मलाई फोन गरेर सम्झाउनु रिपोर्ट के कसो आएछ मो फोनबाटै तपाईँलाई भनिदिन्छु भन्नुभएको थियो नि त तपाईँले अन्त रिपोर्ट के कसो आयो सोधौँ भनेर नि डाक्टर तपाईँलाई ला डाक्टर स्टोन छ अन्त मैले त्यस्तो त पान सुपारीहरू केही खान्थिनँ त डाक्टर म सामु खान्थिनँ डाक्टर म त उसिनेको खान्थेँ बोइल गरेको

मसाला खायो भने पनि हुन्छ र डाक्टर हजुर हजुर पानी पनि म ज्यादा नै पिउँथे दिनमा तपाईँको चार लिटर पाँच लिटर हुन्थ्यो बिहान उठेदेखि बेलुका सुतिन्जेलसम्म त चार पाँच लिटर त हुन्थ्यो हजुर अप्रेसन गर्नैपर्छ नि अन्त डाक्टर यो अप्रेसन गर्नुको लागि चाहिँ के कति खर्च के कस्तो लाग्छ होला हजुर

हजुर यो गभर्मेन्ट हस्पिटलमा चाहिँ डाक्टर तपाईँले हेर्नुहुन्छ त्यहाँनिर गभर्मेन्ट हस्पिटलमा नि

हजुर मेरो अलिक आर्थिक अवस्था पनि अलिक ठिक छैन डाक्टर म त डेली कुल्ली काम गर्छु त्यो भएर नि हजुर हजुर अन्त यो तपाईँको कहिले एडमिट हुनुपर्छ होला डाक्टर चाँडै गरेको राम्रो नाम लेखाउनु पऱ्यो हजुर हजुर कति दिन कति दिनसम्म राख्छ होला डाक्टर एक महिना हु ए हुन्छ हुन्छ डाक्टर